मैले फेस क्रिम किनिसकेपछि यसले मेरो अनुहारमा धेरै दागहरू आयो र यसमा भएको रासयनिक पदार्थले मेरो अनुहारमा धेरै असर पारेको छ